मेरो सहर दार्जिलिङमा पुस्तकालयहरू रहेका छन् जस्तै डिस्ट्रिक्ट लाइब्रेरी अफ् दार्जिलिङ र मैले घरमा पनि धेरै पुस्तकहरूको सङ्ग्रह गरेको छु र मलाई पढ्नमा चाहिँ उपन्यासहरू मनपर्छ र मलाई रोमान्टिक र यथार्थवादी उपन्यासहरू मनपर्छ र स्वच्छन्दतावादी वा रोमान्टिक उपन् उपन्यासमा चाहिँ मैले भ्रमर पढेकी छु र यस उपन्यासका उपन्यासकार रूपनारायण सिंह हुन् र यस उपन्यासको शीर्षक नै प्रतीकात्मक रहेको छ अनि यस उपन्यासमा निहित सबै कथा रूपकथात्मक छ भ्रमर उपन्यासले त्यस समयको नेपाली लोकजीवनको प्रतिनिधित्व गरेको पाइँदैन र नेपाली साहित्यको परम्परामा यो उत्तम श्रेणीको रोमान्टिक उपन्यासका रूपमा देखापर्दछ र यथार्थवादी उपन्यासमा चाहिँ मैले मुलुकबाहिर उपन्यास पढेकी छु र यस उपन्यासकारका यस उपन्यासका उपन्यासकार लैनसिंह बाङ्देल हुन्